ए गणेश भाइ तपाईँ यो अर्को हप्तातिर फ्री हुनुहुन्छ हाम्रो छुट्टी छ कि भाइ र साथीहरू मिलेर हामी छ सातजना मिलेर नि जलपाइगढीतिर घुम्न जाउँ भनेको त्यसले गर्दा तपाईँ फ्री हुनुहुन्छ भने चाहिँ मलाई बताउनुहोस् न यसो खोजी गरेर मलाई फोन गरिहाल्नुहोस् न खबर गरिहाल्नुहोस् न ल म पर्खिँदैछु ए के भयो भाइ गणेश भाइ हुन्छ हरे जाने तिमी ए अच्छा अच्छा तिमी नभ्याउने भयौ ठिक छ ठिक छ भाइ कोही साथीलाई भनिदेउ न हामी छ सातजना छौँ जलपाइगढीतिर यसो घुम्न जाउँ भनेको त्यहाँनिर पार्कहरू त्यहाँ अलिकति सपिङहरू पनि छ सिलगढी जलपाइगढी अन्त उता के हरे जयगाउँतिर यसो घुमेर आउने विचार गरेको छौँ कि र तिमीले कोही साथीलाई सोधिदेउ न म एकछिन पर्खिन्छु नि तिमीलाई ए ल ल अँ को जाने भयो तिम्रो साथी जाने भयो ए ल लु भाडा मिलाउ न कति कति लिँदोरहेछ हौ उसले जलपाइगढी सिलगढी जयगाउँ र हप्ता दिनको कार्यक्रम छ र त्यो मिलाउन सक्यो भने चाहिँ राम्रो हुन्थ्यो र सोधिदेउ न कति लिन्छ हप्ता दिनको कार्यक्रम छ जलपाइगढी सिलिगढी जलपाइगढी अनि जयगाउँ भएर वापस आउने सोधिहेर त कति रहेछ ए सात हजार भन्दैछ अँ ठिकै पनि होला है त्यत्रो ठाउँ डुल्नुपर्छ र त्यसो भए तिमीले नि अर्को हप्ता शनिबार

भेला भएर साथीसँग हामी जान्छौँ नि ल ठिकै छ ठिकै छ सात हजार ठिकै छ भाइ भनिदेउ न ल र अर्को शनिबार है ल भाइ हुन्छ